बिनिता मैले अस्ति त्यही त जिन्स पेन्ट किनेको थिएँ नि माथि पालाकोबाट किनेको थिएँ हौ हाटबजारको कि पालाले त यस्तो दामी पेन्ट दिनुभएछ मलाई यो पेन्ट त साह्रो मन पऱ्यो नि हौ मेरो साथीभाइहरू सबैले मन परायो हो यो कलर चाहिँ अब मेरो एकदमै बेस्ट कलर हो नि त त्यसले गर्दा म अब कसैले लाउनु माग्यो यदि भने पनि म दिनु मन लाग्दैन किनभने मलाई त्यो कलर साह्रो मन पर्छ दाम पनि त्यस्तो बेसी त परेन एट हन्ड्रेड जस्तो परेको थियो मैले दस बाह्र दिन अघाडि किनेको थिएँ होला हौ एकखेप धोएँ पनि मैले त्यो धुँदाखेरि त्यसको रङ पनि गएन त्यहाँदेखि त्यो अब एकदमै दामी रहेछ हौ मैले त्यसमा अलिकति हल्का निर पनि हालेर धोएको थिएँ झन् चम्क्यो त्यो त यत्ति साह्रो चम्क्यो कि निर हाल्दाखेरि आम्मामामा दामी रहेछ तर त्यसलाई जालीले चाहिँ त्यति घोट्नु हुँदैन रहेछ हलुका धुनुपर्ने रहेछ एकदमै सफ्ट क्या मेरो साथीले कहाँ किनेको भन्दाखेरि मैले साथीलाई पहिला त ढाँटी पनि दिएँ मैले त यो त अर्कै जग्गामा किनेको भनेँ भरे मैले यो गोपाला भन्नेकोबाट हाट बजारबाट किनेको थिएँ अन्त जाँदा पालालाई मैले दाम सोधेँ पाला यसको दाम कति भन्दाखेरि पालाले भन्यो उसले दिल्लगी गर्दै भन्यो भाइ यसको दाम त एट फिफ्टी पर्छ भन्यो तर मैले भनेँ पाला राम्रोसँगले भन्नुहोस् न भन्दा साँढे आठ सौ भन्यो मलाई साह्रै मन पऱ्यो मैले पैसा पनि फुत्तै दिएँ अहिले मैले लाइरहेको छु म प्रायः हिँड्दा ओर्दा त्यही मात्रै लाउँछु है साह्रै राम्रो रहेछ हौ यो जिन्स पेन्ट चाहिँ